खै हाम्रो अहिले दार्जिलिङ जिल्लामा त प्रायः जस्तो नयाँ अहिले होम स्टेहरू खोलेको छ होटेलहरू त प्रायः पहिलादेखि नै थियो अहिले नयाँ नयाँ होम स्टेहरू पुरा खोलेक छ जगा जगा त्यो भएर अब काम गर्ने मान्छेहरू पनि त्यहाँ भाडाहरू लिएर बस्नु परिरहेको छ भाडा पनि बहुतै महँगो छ अब रुमहरू हेरी हेरी छ ठुलो ठुल्ठुलो अब कतिजना त अब धेरैजना बस्ने हुँदा त त्यसमा धेरै नै अब उनीहरूले भाडा रुम भाडा लिएर भाडा तिरेर बसेको छ अब कम्ती बस्ने कम्ती नै परेको छ त्यो भएर चाहिँ अहिले हाम्रो एकदम हाम्रो दार्जिलिङमा चाहिँ होम स्टे र होटेल चाहिँ एकदम छ पुरै छ